भाइ यो राजु इलेक्ट्रि के को दोकान होइन मैले तिमीहरूको दोकानबाट त्यो उयो मिक्सचर लिएको थिएँ कि त्यो अलिक मलाई राम्रो लागेन अब पहिला अब ल्याउनु बितिक्कै त त्यो जुन चाहिँ अन अफ गर्ने हुन्छ घुमाउने त्यो चाहिँ अलिक खराब रहेछ त्यही लागि मलाई अलिक मनपरेन अन्त त्यसको लागि चाहिँ के चेन्ज गर्नु हुन्छ कि के हो त्यो प्रडक्ट त साह्रै मलाई त मन लागेन म मनले खाएन